अब भर्खरै जन्मिएको गाई बस्तुलाई चाहिँ अब बाछाहरूलाई चाहिँ अब दाना दिनु पऱ्यो त्यसलाई गाईको बच्चा हो भने अब त्यसलाई दाना बिस्तारी बिस्तारी अब रसहरू पिलाउनु पऱ्यो त्यहाँदेखिन्को दुध गाईकै दुध दिनु पऱ्यो त्यसमा त्यहाँदेखिन्को मैलामा राख्नु भएन गोबरहरू सा साफ सफाई गर्नु पर्छ अनि बाख्राको बच्चा हो भने पनि अब त्यसलाई घाँस घाँस त खानु सक्दैन दध मजाले पिलाउनु पऱ्यो अनि स्याहार सुसार गर्नु पर्छ त्यसरी नै अब कुखुराको चल्लाहरू अब भर्खरै निकालेकोले अब मसिनो मकैको च्याँख्लाहरू खान्छ हो त्यसमा मकैको च्याँख्लाहरू मसिनो पिसेर दिनु पर्छ अनि त्यसरी आअब पानी चारोहरू हेर्नु पर्छ अन्त सफा जग्गामा राख्नु पर्छ सुलीहरू बेसी अब थाक थाक भएपछि आअब सफा गर्नु पऱ्यो त्यसलाई सफा गरेर अब सफा जग्गामा राख्नु पर्छ गाई बस्तुहरू अब बच्चाहरूलाई चाहिँ विशेष गरी अब सफा जग्गामा राखेको चाहिँ अब राम्रो हो राम्रो हुन्छ अनि बच्चाहरूलाई मात्रै भएन अब गाई बस्तुलाई पनि अब घाँस काट्नु पऱ्यो त्यसलाई पानी दाना दिनुपर्छ त्यसरी हेर्नु पर्छ